हलो हजुर हजुर ए हजुर छ त सिनेरीहरू मेरोमा छ मनि प्लान्ट छ स्नेक प्लान्ट छ अरूहरू पनि छ तपाईँलाई चाहियो भने लिन सक्नुहुन्छ हजुर हजुर छ त भित्र राख्ने प्लान्टहरू चाहिँ पुरा छ मेरोमा लिनु सक्नुहुन्छ मेरोमा आएर दामी दामी छ हजुर हजुर हुन्छ हुन्छ आउनुहोस् न तपाईँ कहिले आउनुहुन्छ पुराले लगिसक्यो सबैले मन पराउँछ हजुर हजुर हजुर हजुर हुन्छ आउनुहोस् न त दामी दामी छ मेरोमा त्यसको लागि चाहिँ अब त्यसलाई चाहिँ मलहरू चाहिँ अब हामीले लाउनुपर्यो यस्तो पत्ताहरूको पत्करहरूको बनाएर लाउनुपर्छ

हजुर हजुर हजुर

हजुर हजुर हजुर बाहिर बाहिर राख्ने पनि छ मेरोमा फुलहरू तर अब भित्र इन्डोर प्लान्ट चाहिँ राम्रो राम्रो छ मेरोमा तपाईँ आएर हेर्नुहोस् तपाईँलाई मन पर्छ हेरेपछि हजुर हजुर एन्जेलिया पनि छ हजुर हजुर हजुर हजुर पत्ताहरूको यस्तो पत्करहरूको बनाएर हाल्नुपर्छ त्यसलाई चाहिँ है हामीले हजुर राम्रो हुन्छ त्यसरी राख्यो भने चाहिँ हुन्छ कति जस्तो लानुहुन्छ आउनुहोस् न हेर्नु हजुर हजुर हजुर हजुर हुन्छ हजुर हजुर दामी दामी हुन्छ हजुर हजुर हजुर म त्यो सबै सबै भनिदिन्छु नि तपाईँलाई आउनुहोस् न लिनु हो मन पराउनुहुन्छ तपाईँले मेरोबाट थुप्रोजनाले लगिसके बाहिर बाहिर पनि लान्छ हो कतिजना आएर लान्छ पुरा मन पर्यो भन्नुहुन्छ राम्रो राम्रो छ प्लान्टहरू चाहिँ अब यस्तै त हो मा सिनहरू अब सुहाउने खालकोहरू छ हुन्छ हजुर हजुर हुन्छ आउनुहोस् न

हजुर मजाले मलहरू हामीले मिलाएर हाल्नुसक्यो भने त राम्रो हुन्छ दिदी राम्रो छ मेरोमा राम्रो राम्रो छ आएर हेर्नुभयो भने राम्रो छ हजुर हजुर बेसी चाहिँ हामीले यस्तै पत्करहरूको मलहरू बनाएर चाहिँ लाउनुपर्छ यस्तै अर्ग्यानिकहरू बनाएर आफूले बनाएर चाहिँ लाउनुपर्छ मजाले हुन्छ हुन्छ आउनुहोस् न हुन्छ हुन्छ दिदी